गीत गायन भनेको चाहिँ यस्तो कला हो कि गीत गाएर गुनगुनाएर मात्र भएन नि त गीत चाहिँ कस्तो टाइपले गाउनपर्छ भने गीतको प्रोनाउन्सेसन जुन चाहिँ हुन्छ त्यसको उच्चारण सही ढङ्गले गरेको हुनुपर्छ जब उच्चारण सही छैन भने त्यो गीत बुझ्दैन त्यसले गर्दा गीतको शब्दको उच्चारण एकदम इम्पोर्टेन छ एकदम इम्पोर्टेन छ साथसाथै त्यो गीत कुन चाहिँ लयले गाउँदैछ त्यो लयमा आफू र त्यो लय र तालमा आफू डुबेको हुनुपर्छ तब मात्रै त्यो गीतले चाहिँ एउटा गीत बनिन्छ त्यसमा शब्द उच्चारण राम्रो हुनुपऱ्यो त्यसमा अब त्यो गीतको जुन चाहिँ सङ्गीतबद्ध भएको जुन चाहिँ त्यो लयहरू त्यो लय र तालमा आफू डुबेर गायो भने चाहिँ गीत चाहिँ एकदमै राम्रो भएर जान्छ त्यही चाहिँ गीत भनिन्छ